मिडिया र शिक्षा प्रणालीमा नेपाली भाषाको पर्याप्त प्रतिनिधित्व छ जस्तो मलाई लाग्दैन मिडियामा धेरैजसो त अब अङ्ग्रेजी र हिन्दी नै बेसी छन् भारतमा र शिक्षा प्रणालीमा पनि नेपालीलाई मूल शिक्षाको प्रचार प्रसारको अथवा शिक्षा प्रदान गर्ने माध्यमको रूपमा लिइएको छैन जतासुकै अङ्ग्रेजीलाई नै मात्रै प्रधानता दिइरहेको पाइन्छ यहाँका स्कुलहरूमा किनभनेदेखि अङ्ग्रेजी पढ्योपछि विद्यार्थीहरू नोकरी पाउन सक्षम बन्छन् भन्ने एउटा धारणा छ केही वास्तविकता पनि हो त्यो त्यसैले गर्दाखेरि नेपाली भाषालाई जुन किसिमको पर्याप्त प्रतिन प्रतिनिधित्व गराइनुपर्ने थियो त्यति चाहिँ भएको छैन बिस्तारो बिस्तारो यस दिशा यस दिशातर्फ सबैजना सचेत भएर अघि बढिरहेका छन् स्कुलका शिक्षक शिक्षिकाहरूले पनि अचेल नेपालीमा प्रशस्त कामहरू दिइरहेका छन् निबन्ध लेखन कविता लेखन कथा लेखन यस्ता किसिमका कार्यहरू विद्यार्थीहरूलाई शिक्षकहरूले दिइरहेका छन् अनि प्रतियोगिताहरू पनि प्रशस्त राखिने गरेको छ र नेपाली भाषा फेरि बिस्तारै अग्रगामी देखिइरहेको छ र निकट भविष्यमा नेपाली भाषाले उचित प्रतिनिधित्व पाएको हामी देख्न पाउँछौँ भन्ने लाग्छ यसमा सरकारको पनि निकै भूमिका हुनुपर्ने हो तर जुन चाहिँ हामीले देख्नसकेका छैनौँ नेपाली भाषाप्रति राज्य सरकार केन्द्र सरकार दुवै उदासिन जस्तो देखिएको छ हाम्रा कृतिहरूको अनुवाद गर्ने अथवा यसलाई प्रचार प्रसार गर्ने बिक्री वितरण गर्ने प्रावधानहरू सरकार पक्षबाट एकदमै छैनकै बराबर भइरहेको छ केन्द्र सरकार त अब टाढाको कुरा भयो केन्द्र सरकारका बुक ट्रस्ट र साहित्य अकादमीमा केही कामहरू त भइरहेका छन् तर त्यसमा पनि जति धेरै कामहरू हुनुपर्ने त्यति भएको छैन र नेपाली भाषाको उचित प्रतिनिधित्व चाहिँ भएको छ जस्तो मलाई लाग्दैन